अहिले हाम्रो नेपाली भाषामा यो जबतकसम्म हामीले यो इन्टरनेटको फोनहरू उपलब्ध गर्नुसक्यौँ त्यहाँदेखि यता हामीलाई धेरै धेरै कुराको एकदमै आराम पाइरहेका छौँ हामीले यो जस्तै नेपाली शब्दलाई मिलाएर भन्नुपर्दाखेरि अलिकति अप्ठ्यारो पनि जस्तो लाग्छ आफ्नै भाषा आफैलाई अप्ठ्यारो किनभने अब हामीले फोन जब आयो त्यहाँदेखि यो शब्दहरूसँगसँगै यसले फोनले लिएर आयो त्यस्तै हामीले जेरक्स गर्नुपर्छ भन्छौँ जेरक्स गर न भन्छौँ जेरक्सको मतलब एउटा कपीलाई दुइटा कपी बनाएर मिसिनमा हालेर निकाल्नु हो त्यस्तै प्ररकारले वाट्सएप वाट्सएप भनेको चाहिँ कहीँबाट फोनबाटै हामीले त्यही फोटोलाई टाढा पठाइदिनुको लागि वाट्सेप भयो त्यस्तै प्रकारले हामीले फोन कल गर न फलनालाई फोन लगा न भन्दाखेरि कसै कसैले भनिहाल्छन् कि फोन हान्दे अर्थात् फोन पठाइदे या कुनै पनि शब्द भन्छौँ तर खास गरी यो फोनसँगसँगै आएको शब्द हुनाले गर्दाखेरि हामीले त्यो फोनलाई मात्रै ध्यान नदिएर शब्दपट्टि पनि अलिकति ध्यान दिनुपर्ने हुँदोरहेछ त्यसो हुँदाखेरिले गर्दाखेरि फलना फलना मान्छेलाई फोन गर अर्थात् फोन लगाउ भनेर या हाम्रो हामीले आफ्नो प्राइभेट शब्द हामीले बोल्नु पर्ने शब्दहरू हाम्रो आफ्नो मनभित्र भएका शब्दहरू पनि हामीले फोनमा बोल्नु सकिँदोरहेछ र त्यस्तै प्रकारले अब हाम्रो यहाँ धेरैवटा शब्दहरू छन् यस यसमध्येहरूमा अब यो जुन चाहिँ भइरहेको छ अहिले सजिलो भाषामा हामीहरूले बोल्न पाइरहेका छौँ तर यो र यो सजिलो भाषा र अप्ठ्यारो भाषामा कुन चाहिँ सही हो भन्ने कुरा हाम्रा जस्तै पाठकवर्गज्यूहरूलाई पनि याद भएकै कुरो हो भन्दै भन्दै म अहिले छोटो शब्दलाई यतिमै शेष गर्छु